हेलो हजुर भन्नुहोस

हजुर होम डेलिभरी हुन्छ त बहिनी कहाँदेखि बोल्नु भएको तपाईँ ए हजुर हजुर अँ कति चाहिएको थियो होला बहिनी हजुर हजुर हजुर हजुर सबै हुन्छ चिकन विङ्ग्स चिकन ललिपपको रेडिमेड हजुर हजुर बिहान बहिनी गाडी चिकनको मासुको पिस हजुर हुन्छ तपाईँले जस्तो भन्नुहुन्छ त्यस्तै गरिदिन्छु नि हामी तपाईँलाई तपाईँ भन्नुहोस् टाइम कतिभित्रमा पठाउनु म त्यही हिसाबले पठाउँछु दुई बजीभित्रमा हजुर हुन्छ अहिले कति बज्यो हेर्नु टाइम वान थर्टी भयो नि ए एक बज्नु आँट्यो ए हुन्छ हुन्छ दुई बजीभित्रमा पठाउँछु म ए अन्त एड्रेस दिनुहोस् न हजुर डाली डाली स्ट्यान्डकै छैउमा ए हजुर यही नम्बरमा कल गर्दा हुन्छ होला नि तपाईँलाई नि हजुर ए हजुर पिक गर्नु चाहिँ निस्किनु पर्छ है तर ल हजुर यहाँबाट निस्केपछि हामी कल गर्छौँ मासु रेडी भएपछि हेलो अरू के थियो बहिनी हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ